मैले कालेम्पोङको दिल्ली स्टोरबाट जुत्ता किनेको थिएँ त्यो चाहिँ मलाई राम्रो लग्यो फिटिङ भयो क्वालिटी पनि रोम्रो रहेछ अन्त मलाई राम्रो लागेको थियो त्यो